अँ मैले सिलाई बुनाई सिकेको छु निटिङ पनि सिकेको छु निटिङ सेन्टर जान्थ्यौँ साथीहरूसँग बिहानै उठेर धेरै बाटो थियो हिँड्नु पर्ने त्यति खेर त गाडीहरू पनि थिएन भनेको बेलामा पाउँदैन पनि थियो कम्ती गाडी थियो हिँडेरै जानु पर्थ्यो ढेड घन्टाको बाटो हिँडेर जानु पर्थ्यो र पनि सिक्यौँ कटिङहरू पुरा मन पर्थ्यो मलाई पुरा इच्छा लाग्थ्यो र रहर लाग्थ्यो र कटिङ सिक्नु छ महिना त्यही नै निटिङ पनि सिक्यौँ कटिङ सिक्दाखेरि जस्तो अब जानिँदैनथ्यो अनि मिडीको बेल्टहरू यस्तोहरू के केको बेल्टहरू अब ब पेटीहरू कम्मरमा लाउने सिलाउनेलाई नजान्दाखेरि सरले के हो गाईको दाम्लो हो गाई बाँधेको बान्ने दाम्लो हो भनेर गाली गर्नु हुन्थ्यो अनि त्यस्तै रहदै सिक्थ्यौँ खानाहरू पनि बोकेर लान्थ्यौँ बाह्र बजी खाना बोकेर लान्थ्यौँ र टिफिन हुन्थ्यो खान्थ्यौँ मज्जै आउँथ्यो साथीहरूसँग थुप्रो कहाँ कहाँको साथीहरू भेट हुन्थ्यो हामी तिसजना जस्तो थियौँ टाडो टाडोको साथीहरू हाम्रो चाहिँ घर नजिक हुनाले गर्दा घरैबाट धाउथ्यौँ साथीहरूको चाहिँ कतिको टाडो टाडो घर थियो र उनीहरू रेन्टमा पनि बस्थे कोई बेला साथीहरूकोतिर दिउँसो रेन्टमा त्यहाँनिर गइन्थ्यो र खाजा खाइन्थ्यो कोहीबेला त्यही स्कुलकै छेउमा स्कुलको पनि छेउमै थियो हाम्रो त्यहीँ छेउमा अन्त स्कुलमा पनि कोही बेला प्रोग्रामहरू हुन्थ्यो अन्त हामीलाई पनि यसो निटिङ सेन्टरको नानीहरूलाई पनि बहिनीहरूलाई पनि यसो भाग दिउँ लिउँन प्रोग्राममा भाग दिनु नि भनेर सर मेडमलाई खबर आउँथ्यो र सर मेडमले हामीलाई छानेर केही रेसलहरू गराएर गीतहरू पनि गाउनु राष्ट्र गीतहरू पनि गाउनु लाउनुहुन्थ्यो राष्ट्र गीत गाएको थियौँ एउटा हामीले त्यतिखेर त्यहाँनिर अनि त्यही अब कोही बेला छुट्टी हुन्थ्यो हामीलाई थाहा हुँदैनथ्यो झोलुङ्गे पुल थियो अलिक माथि लामो न लामो झोलुङ्गे पुल बिचमा पुगे पछि त हुत्तेला जस्तै हल्लिन्थ्यो त्यो झोलुङ्गे पुलमा जान्थ्यौँ र बयरको घारी पनि थियो बयर पनि टिपेर खान्थ्यौँ बयर पनि पाकेको हुन्थ्यो बयर टिपेर खान्थ्यौँ उता के के हुन्थ्यो फलहरू त्यो आरू बखराहरू के केहरू हुन्थ्यो त्यस्तोहरू पनि टिपेर खान्थ्यौँ आरूचाहरू के केहरू कुसुमहरू हुन्थ्यो फलेको त्यस्तोहरू पनि टिपेर खान्थ्यौँ आँपहरू साँधेर त्यस्तो गरेर टिपेर खान्थ्यौँ रमाइलो हुन्थ्यो मज्जा लाग्थ्यो त्यहाँबाट यता निटिङ कटिङ सक्यो निटिङ सेन्टर पनि निटिङ पनि सिकेँ मैले स्वेटर बुन्ने मिसिनमा स्वेटर बुन्ने त्यसमा पनि राम्रो राम्रो स्वेटरहरू बुनेको थिएँ मैले नानीहरूको यो गलाबाट लाउने पन्चु भन्ने पनि यस्तोहरू बुनेको थिएँ मलाई चाहिँ छिटो आउँथ्यो हेर्ने बित्तिकै डिजाइनहरू पनि आइहाल्ने स्वेटरमा डिजाइन गर्नुहरू पनि आइहाल्ने अनि म्याम पनि मनपराउनु हुन्थ्यो मेडमले पनि सिकाउनु हुन्थ्यो अरूलाई पनि सिकाइदेउ भन्नु हुन्थ्यो अनि छिटो आइहाल्थ्यो मलाई चाहिँ हेर्ने बित्तिकै डिजाइनहरू जस्तो डिजाइन पनि बनाइदिहाल्थेँ म अन्त स्वेटरहरू पनि निकै बुनियो हामीले गलाबाट बुन्ने स्वेटर पनि बुनियो र अब तलबाट फेरबाट बुन्ने स्वेटर पनि बुनियो धेरै किसिमको स्वेटरहरू बुनियो बौलाबाट बुन्ने स्वेटर पनि बुनियो धेरै किसिमको स्वेटरहरू बुनियो राम्रो लाग्थ्यो त्यस्तो गर्दै एक दिन त आउँदैथेँ आउँदा आउँदै खोला बढेको रहेछ अलिअलि बढ्दै आउँदै रहेछ खोलामा पस्ने भएको स्वाट्टै खोलाले लग्यो अलिक तलसम्म पुगेर फेरि निक्लेर आएँ घरतिर त्यस्तो हो राम्रो लाग्थ्यो राम्रो लाग्थ्यो अब निटिङ सेन्टरमा उयो गर्दाखेरि